मलाई चाहिँ एकदमै सानोदेखिकै अब खानापिनाहरू पकाउनु खानु चाहिँ धेरै मनपर्थ्यो होइन अनि अब म हेर्दाखेरि चाहिँ सधैँ सानैदेखिको म बोजुसँगै बसेको कारणले गर्दाखेरि म हेर्थेँ मेरो बोजुलाई जहिले पनि चुलामा खाना पकाउनु भएको अन्त मलाई त्यो हेरेरै पनि म सिकेको जस्तो लाग्छ क्या किनभने म चाहिँ आफूले आफूलाई धेरै फास्ट लर्नर भनेर मान्छु किनभने त्यो कतिवटा कुरा हुन्छ नि कतिले बनाउँदैछ त्यो हेरेरै पनि मलाई त्यो प्रसेसहरू बुझिहाल्छु म अनि फर्स्ट पहिलोपल्ट चाहिँ मैले खाना बनाउन सिकेको चाहिँ अब हाम्रो बेसिक जुन चाहिँ हुन्छ दाल भात अनि आलु तर अब मैले चाहिँ दाल पकाउँदाखेरि चाहिँ एउटा धेरै इन्ट्रेस्टिङ कथा चाहिँ के छ भन्दाखेरि चाहिँ दाल पकाउँदाखेरि चाहिँ मुसुरी दाल मैले मलाई थाहा थिएन कसरी पकाउनुपर्ने हो भनेर अनि त्यो दिन चाहिँ म एक्लै थिएँ अन्त मैले चाहिँ बोजुले चाहिँ मलाई अब छोडिराख म पकाउँछु भन्नुभएको थियो तर अब मेरो इन्ट्रेस्टले गर्दाखेरि चाहिँ म आफै नै उत्सुक भएर पकाउन पसेँ तर के भयो भन्दाखेरि चाहिँ मैले जब पकाउन राखेँ मैले त्यसलाई हायर प्रसेसमा लगाएँ एकदम तेल लगाएँ प्याज लगाएँ त्यहाँदेखि दाल लगाएँ त्यहाँदेखिको दाल लगाउनेबित्तिकै चाहिँ पानी हाली पठाएछु मैले होइन अन्त चाहिँ अब त्यसलाई मैले पकाउनै जानिनँ रहेछु अनि मैले त्यसलाई धेरै टाइमसम्म मैले त्यसलाई उमालेको उमालेकै उमालेको उमालेकै गर्दाखेरि पनि नपाक्दाखेरि चाहिँ मैले त्यसलाई फेरि फ्याँकेर फेरि एकपल्ट अब चढाएर दाललाई अब एकछिन टाइमसम्म पानीमा भिज भिजाएर चाहिँ त्यहाँदेखि चाहिँ मैले फेरि पकाउने प्रयास गर्दाखेरि चाहिँ अब धेरै राम्रो बनिएको थियो अन्त आलु अब त्यति बेला नै आलु बनाउँदाखेरि चाहिँ अब आलु त पहिल्यैदेखिको हेरेको अब त्यो त मैले अब सिम्पली नै मैले मजाले बनाइहालेँ अन्त भात पनि अब हेरेरै अब देखेको थिएँ सिटी त लगाउनु हो होइन अन्त त्यही त्यसरी नै अब मैले मेरो अनुभव चाहिँ यो हो मेरो फर्स्ट कुकिङको अनुभव चाहिँ यो हो